हेलो फ्लिपकार्ट बोल्नु भएको हजुर तपाईँहरूको जुन चाहिँ अस्ति दस तारिखको दिन सेल लागेको थियो हजुर त्यो सेलमा चाहिँ मैले एउटा फोन अर्डर गरेको थिएँ हजुर त्यो फोन चाहिँ मैले अस्तिको दिन डेलिभरी पाएँ हजुर त्यो फोन चाहिँ अन्त मैले तपाईँको जुन चाहिँ खरिद गरेको थिएँ त्यो फोन चलाउँदा चाहिँ तपाईँको फोन एकदमै राम्रो थियो हजुर त्यो फोनको तपाईँको क्यामेरा क्वालिटी पनि राम्रै थियो क्यामेरामा फोटो भिडियो पनि माले नै आउने क्लियर नै आउने क्वालिटी पनि राम्रै थियो साउन्डहरू पनि राम्रो नै आयो तपाईँको त्यो फोनको जुन चाहिँ डिसप्ले डिसप्ले पनि एकदमै राम्रो हजुर सफा एकदम क्लियर देखिने सबै फोन पनि स्मुथ नै थियो प्रोसेसर पनि राम्रै थियो तपाईँको भोइस क्वालिटी कलहरू गर्दा पनि त्यहाँबाट राम्रो नै आवाज आयो ओभरअल तपाईँको फोन जुन चाहिँ मैले जुन बजेटमा खरिद गरेको थिएँ त्यो बजेट हेरेर चाहिँ त्यो फोन एकदमै राम्रो थियो तपाईँको क्यामेरा हेऱ्यो क्यामेरै प्रोसेसर पनि राम्रै थियो ब्याट्री तपाईँको ब्याट्री पनि मजाको नै थियो एकपल्ट फुल ब्याट्री चार्ज गरिसकेपछि तपाईँको एकदिन त मजाले नै चल्थ्यो त्यो फोन एकपल्ट चार्ज गरिसकेपछि एक ढुक्कै नै बस्दा पनि हुन्थ्यो तपाईँको फोन गेमिङ पनि मजाले नै चल्दैथ्यो त्यो फोनमा हजुर मैले निक्कै दुई तिनवटा गेमहरू चलाएर हेरेँ स्मुथ नै चल्यो ल्यागहरू थिएन मेमोरी पनि निक्कै राम्रै नै छ हजुर मैले निक्कै भिडियोहरू फोटोहरू क्लिक गरेर सेभ गरेँ तर मेमोरी त्यस्तो बेसी त लागेको नै छैन फोन पनि स्मुथ नै चल्दै छ हजुर चार्ज गर्दा हिटिङ प्रबल्म पनि छैन क्यामेरा पनि क्वालिटी राम्रै छ तपाईँको भिडियो पनि फोर केमा पनि सुट हुँदो रहेछ हजुर क्वालिटी पनि एकदम क्लियर आउँदो रहेछ भिडियो त तपाईँको लगभग लगभग राम्रै फोटो नै चल्दैथ्यो त्यो फोनमा हजुर मैले तर एकदमै राम्रो राम्रो आउँदो रहेछ त्यो फोनबाट हजुर त्यसैले चाहिँ म आफ्नो जुन चाहिँ यो तपाईँको सेलमा मैले खरिदारी गरेको जुन चाहिँ फोन छ त्यसमा चाहिँ म एकदमै सन्तुष्ट नै छु हजुर त्यसै कारणले चाहिँ मैले तपाईँलाई त्यो फोनको विषयमा एउटा पोजेटिभ फिटब्याग दिनुको लागि फोन गरेको थिएँ हजुर हुन्छ धन्यवाद